हजुर ए हजुर हो त होइन के अँ ठिकै हो त एक सौ रुपियाँ किलो अन्त होइन होइन त्यो अब गाडीमा ल्याउनुपर्छ त्यो गाडी भाडाहरू जोड्दाओर्दा त मोटामोटी ठिकै हो अहिले चल्दैगरेको रेटै त हो त्यही जोडेको मैले त होइन मिलिहाल्छ नि त्यो बादमा आउनुहोस् न तपाईँ कि बादमा दोकानमा आउँदा म मिलाइदिई हाल्छु नि त्यो केही छैन त्यो त अलिक घटबड भइहाल्छ अँ सब्जी चाहिँ आइपुग्यो हजुर हजुर ए मैले त राम्रै हेरेर त्यो नानीलाई चाहिँ नि राम्रै हेरेर गर्नु भनेको थिएँ म त अब यतापट्टि बिजी थिएँ हो त्यो भएर नि अब त्यो त भइहाल्छ त्यो मिलिहाल्छ त्यो दामसामहरू त म मिलाइदिई हाल्छु आउनु नि बादमा कि त्यसको हिसाबकिताबहरू के कस्तो हुन्छ त्यसको लागि चाहिँ उयो नगर्नु न आउनु न तपाईँहरू आए होइन त यहाँ दोकाने दोकान चल्छ हजुर रेटमा त केही उयो छैन रेट मिलिहाल्छ तपाईँहरूको तलमाथि भइहाल्छ अहिले त होइन त्यो दाम अहिले त त्यत्ति नै चलिरहेको छ कि मेरो पनि तलबाट गाडीमा लिएर आउँदा भाडा दिँदा कुल्लीलाई दिँदा मोटामोटी त्यही पर्छ मैले पनि त पाँच दस रुपियाँ त नाफा खानैपर्यो त्यही भएर हो पाँच दस रुपियाँ अब त्यो तल त्यो दिँदाओर्दा पाँच दस रुपियाँ नाफा खाँदाओर्दा त मटर त्यति भएको हुन्छ ल्याइस हुन्छ हुन्छ ल्याइराख्नु होस् तपाईँको लागि एकदम केही छैन त्यो कम्ती ज्यादा भइहाल्छ होइन अघि त्यो नानीले पनि भन्दै थियो कि तपाईँहरूको त्यो के भन्दै मलाई भन्दै थियो तपाईँले ठिकै फोन गरिहाल्नु भएछ ठिकै छ ए तपाईँले के कम्प्लेन गर्नुभएको रहेछ कि अन्त त्यो म त नम्बर पाइन नि तपाईँको ए हुन्छ हुन्छ त्यो केही छैन म त्यो त बादमा मिलाइदिई हाल्छु नि तपाईँहरू नेक्स्ट टाइम आउनुहोस् कि त्यसको लागि म मिलाइदिई हाल्छु हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ